हेलो हेलो तपाईँ कालिम्पोङको ड्राइभर बोल्नु भएको हो म सिक्किमबाट बोलेको मेरो नाम प्राशान्त हो अनि तपाईँको अहिले कालिम्पोङमा यसो माथि डेलो दुर्बिन हेर्न गएको रेटहरू कति छ हामी आउँछ हामी पाँच छजना छ अनि त्यही त बाटोहरू पनि कस्तो छ के छ मेरो नाम त प्राशान्त म त्यही त भोलि पर्सितिर आउँ भन्दैछु त्यही तपाईँको नम्बर तपाईँको नम्बर एउटा साथीले दिएको थियो कि अन्त त्यही त तपाईँ अलिक राम्रो ड्राइभ गर्नुहुन्छ अरे भनेको सुनेको थिएँ नि त अनि त्यही भएर तपाईँलाई कल गरेको ठिकै छ अनि यो स्विमिङहरू कता कता छ हौ स्विमिङहरू पनि नानीहरू पनि त्यो स्विमिङ गर्छु भन्दैछ कि के के फेसिलिटिजहरू चाहिँ के के छ हौ अहिले अब तपाईँको अब दुई तिन दिन हामी तपाईँकै गाडीमा घुम्छ होइन अब अब तपाईँको रेस्ट्रुरेन्टहरू कस्तो कस्तो छ फेरि मेरो मेरो बुढी मेरो बुढी त फेरि भेज हो कि त्यो भएर अलिकति प्रब्लम हुन्छ फेरि हो कालिम् ए ठिकै छ अब हामी अब आउँदा तपाईँलाई कल गर्छ के छ कस्तो छ अनि सुन्नुहोस् न त्यो पेराग्लाइडिङ पनि हुन्छ भनेको सुनेको थिएँ त्यो चाहिँ कता हौ कति जस्तो होला ए त्यही त यता मलाई मेरो छोराहरूले पनि गर्छु भन्दै थियो कि अन्त त्यही त हजुर म त एकदम ठिकठाकै छु भनौँ न ह होइन तपाईँ पिकअप ड्रपै गर्नुहोस् न हामीलाई यता पिकअप पनि गर्नुहोस् होइन पिकआप यताबाट आउनुहोस् म तपाईँलाई अब भोलि जस्तो आउँछ भने आज जस्तो कल गर्छु नि त्यही त त्यो पिकअप ड्रपकै लागि कल गरेको नि म पर्सि निस्किन्छु अब भोलि एकताल चाहिँ अब पर्सि कन्फर्म त छुइनँ तर म तपाईँ तिमीलाई अब भोलि कन्फर्म चाहिँ दिन्छु नि के हुन्छ कसो हुन्छ हो हजुर हामी टोटल अब मेरो दुईजना छोरा एउटा छोरी बुढी नानी पाँचजना अनि त्यही त अब एज हिसाबले अँ हुन्छ अब म तपाईँलाई कल गर्छु नि यहाँ अहिले अहिले त्यही त म अलिक अफिसमा छु अलिक बिजी छु कि अहिले मेरो अलिक टाइम पनि छैन म तपाईँलाई भोलि कल गर्छु नि है ओक ओके ल ओके ओके बाई